हाम्रो राज्यमा मनाउने प्रमुख धार्मिक पर्व तिहा तिहार हो किनभने तिहारमा सबै भेला भएर एकाअर्काको घरमा गएर देउसीहरू खेलेर साथीभाइहरूसँग हाँसीखुसी गरेर र रमाइलो गर्छ यही नै हाम्रो तिहार नै धुमधामले हामी मनाउने गर्छौँ